चाडबाडमा मैले बनाउने भनेको नेपालीलाई नेपालीको सेलरोटी आलुदम मासु भात यो सब हामी चाडबाडमा बनाउने गर्छौँ र हामी चाडबाडलाई धेरै धेरै धेरै मनोरञ्जन बनाउन सक्छौँ